हाम्रो गाउँमा कपालमा जस्तै चायाहरू पऱ्यो चिलायो भने केशहरू झऱ्यो भने अदुवाहरू लउ लगाइन्छ तपाईँको पाङ्रा रिट्ठाहरूले नुहाइन्छ हो छालाहरू चिलाउँदाखेरि यो भिमसेनपाती दलेर माडेर दलिन्छ हो